हाम्रो डिस्ट्रिक्टमा हस्पिटल त छ तर राम्रो चाहिँ छै अब बाहिरबाट हेर्दा चाहिँ राम्रै देखिन्छ अब बिमारी भएर बस्दाखेरि चाहिँ टोइलेट बाथरुम एकदमै मैला हुन्छ पानीको असुबिस्ता छ डक्टर पनि ठिक टाइममा आउँदैन गभर्मेन्टले डक्टरहरू त सबै दिएको छ सबैको छ दाँतको नाकको आँखाको कानको हड्डीको सबै दिएको छ डक्टर चाहिँ तर डक्टरहरू चाहिँ भनेको बेलामा आउँदैन ओपिडीमा पनि लाइन लाग्नुपर्छ कोही बेला डक्टर आएन भनेर भन्छ बिमारीलाई एकदमै असुबिस्ता छ टोइलेट बाथरुम त हेरिसक्नु छैन मैला बेसी मैला छ अनि यस्तै एकदमै असुबिस्ता छ हाम्रो हस्पिटलमा चाहिँ गभर्मेन्टले त सबै दिएको छ तर के गर्नु डक्टरहरू ठिक टाइममा आउँदैन ट्रिटमेन्ट राम्रो छैन कोही बेला मेसिन बिग्रिएको छ भन्छ कोही बेला के छैन भन्छ भनेको बेलामा चाहिँ केही पनि हुँदैन